मैले चाहिँ एउटा अनलाइन अनलाइनमा जगर्स प्यान्ट मगाएको थिएँ ब्ल्याक कलरमा तर त्यो चाहिँ प्लेन कलरमा आयो तर त्यो चाहिँ मन परेन मलाई तर त्यो प्यान्ट चाहिँ दामी नै लाग्यो तर मलाई कलर चाहिँ मन परेन मैले ब्ल्याक मगाएको थिएँ तर ग्रिनमा आएर चाहिँ मलाई चाहिँ त्यो चाहिँ मन परेन